ओए साथी अस्ति तँ र मैले लिएको जिन्सको पेन्ट त खत्तम रहेछ नि हौ मेरो त आमामामा एकैपल्ट धुको थिएँ छैन पेरेक पेरेक च्यातिने भुवा निक्लिएर अन्त म त बेकार किनेछु बेकार त्यत्रो महँगो दाम लगाएर तेरो के कसो छ कोनि मेरो त खत्तम एस यस्तो घिनलाग्दो चाहिँ आइन्दा चाहिँ त्यो दोकानमा चाहिँ म चाहिँ पट्टै जान्न बरु यतापट्टि त्यो त्यो किनेको भए हुने थिएछ त्यो राम्रो थियो नि स्ट्रेचेबल मजाको थियो आ पल्लोपट्टि किन्ने भएँ बेकारको महा बेकारको रहेछ त्यो पेन्ट त बाङबुङ भयो नि म त अब त्यसलाई त पोचा बनाइदिनु बिचार गर्दैछु